टेनिसी विलियमको अ स्ट्रिटकार नेम डिजायर भन्ने जुन बुक उहाँको थियो नि एकदमै राम्रो लाग्यो मलाई भिको भित्रको प्रिन्ट पनि राम्रो पेजेसको क्वालिटी पनि राम्रो लाइट क्यारी गर्नु पनि सजिलो हुने कभर पेज पनि पुरा मनपऱ्यो मलाई यो जुन नाटक छ टेनिसी विलियमको मञ्चन गर्नु पनि ठिक हुने खालको लाग्यो मलाई पढ्दा नारी शोषणहरूलाई लिएर रहेछ पढ्नु पनि पढौँ पढौँ लाग्ने कस्तो ट्यालेन्टेड राइटर रहेछ अमेरिकन राइटर हो पुरा मनपऱ्यो मलाई अब त्यो जुन प्रडक्ट मैले मगाएको थिएँ त्यो टाढोबाट आयो तापनि त्यो प्रडक्ट जस्तो थियो त्यस्तै आइपुगेको थियो कुच्चिएको साइडमा फाटेको हो त्यस्तो केही थिएन एकदम ब्रान्ड न्यू आइपुगेको थियो पुरा मनपऱ्यो पढ्नु पनि एकदमै रोचक खालको बुक रहेछ